मधुमेहको उपचारको लागि चाहिँ गाँउ बस्तीमा मान्छेले तितो कुरो खानु भनेर भन्छ जस्तै मान्छेले तितो कुरा भनेपछि कसैले गुर्जो बेलुका कुच्चाएर पानीमा हालेर त्यो बिहान त्यसको खोस्टा चालेर पानी पिउने गर्छ कसैले तमार्के काटेर सुकाएर त्यसको डस्ट बनाएर पाउडर बनाएर त्यसलाई खाने गर्दछ कसैले घिउकुमारीको जुन भित्रको त्यो क्रिम हुन्छ त्यो पनि खान्छ कसैले अब तितोले गर्दाखेरि चाहिँ सुगरलाई कन्ट्रोल गर्छ भनेर भन्छ मधुमेहलाई कन्ट्रोल गर्छ भन्छ र यस्तै गाँउ बस्तीका मान्छेहरूले कसैले व्यायाम गर्छ मधुमेहमा र यसरी नै मानिसहरूले चाहिँ आफ्नो मधुमेहलाई कन्ट्रोल गरिरहेको छ जस्तो लाग्छ